हेलो हजुर दाजु नमस्कार हजुर यही यही घरतिरै हो त यो कामको व्यवस्थाहरू व्यस्तताले गर्दाखेरि अलिकति हो हजुर समय नै दिन सकिनँ हौ तपाईँलाई सम्झिँदै हजुर त्यही त त्यही भनेर त तपाईँसँग बात गरौँ भनेर त त्यही त यो महिनाको अन्ततिर चाहिँ साथीहरूलाई चाहिँ घुमाउँदै त्यतातिर लिएर आउँ सोचेको त हजुर त्यही त त्यतातिर अहिले है हाम्रो के यता है सिस्नोहरू पाउँदैछ त्यतातिर हजुर हजुर हजुर

है हजुर हजुर अरूहरू त्यो अब त्यही त हो अब सिस्नो र ढेँडो खानु एकदम क्या खानु मन लागिरहेको थियो त हो अन्त यता हजुर हजुर त्यही त अन्त अन्त यता किनेमाहरू चाहिँ पाउँछ पाउँदैन निस्कियो होला अहिले हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर मलाई चाहिँ क्या तपाईँतिर त्यतातिरको एकदमै यो ढेँडो र एकदम क्या सिस्नो खाने हो अन्त खै गुन्द्रुकको अचार यो त एकदमै क्या मलाई अब याद आउँछ नि क्या त्यो पहिला खाएकोहरू हो ए ल हजुर हजुर कि हो नि हो है त्यो डल्ले खोर्सानी टोक्दाखेरि टोके कि अबो त्यसको बासना कति मिठो है अम्मामा हजुर हो नि हो यता हाम्रोतिर त कहाँ पाइन्छ त्यस्तोहरू हो लप्चू चाहिँ बजारै हो त्यो तपाईँको त्यो केमिकल अब चिजहरू मात्रै खाई हुन्छ हुन्छ हजुर अर्ग्यानिक चिजहरू खानु नपाएर क्या त्यही त साथीहरू छ त अन्त घुम्नु जाउँ भन्दैछ मैले मैले चाहिँ हजुर हजुर जाउँ न कालिम्पोङ है मेरो दाजुहरू त्यतै हुनुहुन्छ आन्टीहरू हुनुहुन्छ है भेटघाट पनि हुने घुम्दै भनेर चाहिँ क्या प्लान गर्दैछौँ हो अन्त चाहिँ दाजु म तपाईँलाई फोन गर्छु है यो महिनाको अन्ततिर हुन्छ होला हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर हजुर हुन्छ हुन्छ दाजु ल है म अहिले अलिक व्यस्त भएँ त म पछि बात गरौँला है हुन्छ हुन्छ आउने यही महिना लास्ट महिना आउँछु नि है हामी हुन्छ हुन्छ हुन्छ राखेँ हुन्छ बाय हुन्छ राखेँ है